विशेष गाउँवासी हो हामी है एउटा गाउँमै हुर्किएको मान्छे हामी ठुल्ठुलो म्याचहरू ठुल्ठुलो गेमहरू त त्यो हाम्रोमा त्यो आउँदैन विशेष हामी गाउँले भएको कारणले गर्दा देन म मेरो रुचि गेम भनेको चाहिँ फुटबल हो है गाउँघरमा खेलिने र मेरो हामी यसरी फुटबलहरू खेलि नै बस्थ्यौँ गाउँको समस्याहरू त्यस्तै हुन्थ्यो र पनि साथीभाइहरूसँग फुटबल भन्ने फेरि आफु मात्रै एक्लैले खेलेर त जित्ने त्यो एउटा ऊ यो होइन र पनि गाउँको सबै साथीहरू म जस्तै थिएँ उहाँहरू पनि एकदम मजाको एउटा ऊ यो भएर हाम्रो टिमले जित्नै पर्छ भन्ने खालको एउटा सबैको धारणा थियो त्यही कारणले कति जग्गा हामीले यसरी गाउँ गाउँमा यसरी म्याच हुँदाखेरि फाइनलहरू पनि हामीले उठाएको है त्यो सम्झाना एकदम आ मलाई छ है त्यही कारणले गर्दा चाहिँ मेरो त बेस्ट गेम भनेको चाहिँ अब अब मलाई चाहिँ एकदम यो फुटबल नै हो भन्ने चाहिँ मेरो भनाइ छ